मलाई कुन कुरोले खुसी बनाउँछ भन्दा धेरै जुन पनि कामहरू दिएको छ त्यो मैले सठिक ढङ्गमा सठिक टाइममा जब मैले समयमा त्यसलाई कम्पलिट गर्छु त्यसले मलाई खुसी दिन्छ अनि जब मो प्रकृतिसँग सम्बन्धित केही काम गर्दछु मलाई त्यसमा धेरै खुसी हुन्छ